हजुर हो त कालिम्पोङबाट बोलेको

हजुर हजुर कालिम्पोङमा त धेरै घुम्ने जग्गाहरू राम्रो राम्रो छ हो जस्तै अब दुर्बिन भयो दुर्बिन गुम्बा मोनेस्ट्री पुरानो गुम्बा हो हो अनि यता आउनुभयो भने यता सात माइलमा पनि छ पाइन पाइन भ्यू नर्सरी छ हो त्यहाँ पनि घुम्नु सक्नुहुन्छ हो अनि यता अनि यता गुम्बा दस माइल गुम्बा पनि छ कफेरमा कफेर पनि राम्रै छ घुम्ने जग्गा त्यहाँनिर अब घाम झुल्केको हेर्नुसक्छ हो बिहानै छिटो जानुभयो भने एकदिनमा त सक्दैन कि तपाईँको झन्डै अब घुम्नै भयो भने पनि जग्गा टाइम लिएर जानु भयो भने त अब दुई दिन तिन दिन लाग्छ चार्ज त अब तपाईँहरू कतिजना हुनुहुन्छ अब हो त्यही हिसाबले अब पाँचजान जस्तो छ ए होइन भइहाल्छ चार्ज त म एकदम मिलाएर लगाइदिइहाल्छु हो अँ ए अब जानु भयो भने डेलो घुम्नु छ जग्गा हो डेलो पनि राम्रो छ डेलो भयो मोनसङ भयो बर्मेक उता लोले लोलेगाउँ भन्ने जग्गा छ हो तपाईँको धेरै राम्रो राम्रो जग्गाहरू छ नि हजुर

ए हुन्छ भइहाल्छ कि त्यो यतातिर होमस्टेहरू राम्रो राम्रो उयोहरू पाइहाल्नुहुन्छ तपाईँ बस्नुको लागि हो जग्गाहरू राम्रो राम्रो होटेलहरू या होमस्टेहरू छ थुप्रै बनाएको छ गाउँ बस्तीमा एकदम फ्रेस हुन्छ रिफ्रेस हुन्छ जिउ शरीर पनि हो

अँ मिलाएर लगाइदिन्छु हो यता सबै घुमाइदिन्छु नि यता हाम्रो नोक डाँडा भन्ने जग्गा पनि छ हो त्यहाँ पनि त्यहाँ नि राम्रो छ जग्गाहरू घुम्ने जग्गाहरू अन्त अरू अब अझै भननु हो भने छ निक्कै जग्गाहरू अरू कहाँ कहाँ भन्नुहुन्छ हजुर सटनको यता पाइन् भ्यू नर्सरी भन्ने सात माइलमा छ हो त्यो पनि राम्रो छ त्यहाँ नि अरू अब यता खोलाखाम्भ भयो या फिलेरी भयो त्यता पनि राम्रो जग्गाहरू छ हो अन्त अब टुरिस्ट जग्गाहरू हो घुम्नुको लागि बस्नुको लागि सबै सुबिधाहरू पाइहाल्छ अब त्यो त जग्गा हेरेर हुन्छ कि जग्गा हेरेर अब कति दिनमा त्यो म मिलाएर म अँ आउनु भएपछि म मिलाएर म रेट भनिदिइहाल्छु नि ए ल हुन्छ हुन्छ